पुरानो गीत र आजभोलिको गीतहरूमा चाहिँ अब धेरै नै फरक छ अब पुरानो गीतको अब लय शब्दहरू अब धेरै राम्रो हुन्छ अहिलेको गीतको लय र अब पुरानो गीतको लय मिल्दैन शब्दहरू मिल्दैन धेरै फरक हुन्छ त्यसरी नै अब पहिलाको अब नारायण गोपालको गीत अब राम्रो थियो भनेदेखिन्को अहिले त्यही गीतलाई मोडीफाई गरेर त्यस्तै खालको गाउँछन् गाइरहेको छ होइन त्यही भएर मलाई चाहिँ अब पुरानै गीत मन पर्छ